को बोल्नु हुँदैछ हजुर कहाँबाट हजुर के काम परेको छ होला त्यस्तो हजुर भन्नुहोस् न हजुर हजुर हजुर हजुर रुमहरू त एभाइलेबल छ हो अन्त सिङ्गल बेड हो कि डब्बल बेड हो अब तपाईँले भन्नुपऱ्यो त्यो फेरि अन्त अब खानाहरूको लागि त अब अलिकति अलग्गै नै अमाउन्ट हुन्छ है त्यस्तो चाहिँ अन्त त्यस्तो प्रकारले गर्छु टोइलेट बाथरुमहरू सब सुविधा छ सिङ्गल बेड

अलिकति बझ्नु सकिनँ हौ लिफ्ट हजुर हजुर लिफ्ट पनि व्यवस्था हुन्छ ए हजुर हजुर हुन्

हजुर हजुर राम् राम्रै व्यवस्था छ किनभने ग्रिजरहरू लगाइएको छ बाथरुमहरू अलरेडी छ हो अन्त त्यसमा तपाईँको सुविधै हुन्छ एउटा होइन सिङ्गल बेड पनि हुन्छ सिङ्गल रुम पनि छ कि अन्त डबल चाहियो भने चाहिँ अब डबल पनि हुन्छ

हजुर हुन्छ हुन्छ हजुर दिनको दुई हजार गरेर लिन्छु हो अनि त्यसमा चाहिँ खानाको चाहिँ फाल्टै आउँछ खानाको चाहिँ अब तपाईँले जस्तो अर्डर दिनुहुन्छ त्यस्तै प्रकारले छ हजुर डिनर त बेलुका आठ बजी दिन्छ टक्कै हजुर गेटको लागि त त्यहाँ मान्छे छ नि हजुर हवस् हुन्छ हुन्छ